अब हामी परिवार त अब दिनभरी चाहिँ कामतिरै हुन्छौँ हामी बिजी नै हुन्छु नानी स्कुल हसबेन्ड काममा अन्तखेरि बेलुका अब बिहान गएपछि एकैचोटि बेल्का भेटिन्छ अन्त बेलुका भएपछि भान्साघरमै अब खाना पकाउने जग्गामै भेटिन्छ त्यहीँ आएर अब खाना खाने बेलामा गफहरू हुन्छ यसो दुखः सुखको बातहरू हुन्छ त्यही हो अन्तखेरि अब बेलुका सबैजना भेट हुन्छ दिउँसो त अब टाइम पाउँदैन सबैकुरा अब भन्साघरमै हुन्छ सबैकुरो खानु कुरो खानु सबै चिया पानी सबै भान्सामै हुन्छ कुराकानी आब दुखः सुखको बातहरू बेलुका आएपछि के छ कसो छ त्यही सोध खोजहरू हुन्छ अन्त अरू त त्यही हो